खाना बनाउँदा वा खाना खाँदा चाहिँ अन्धविश्वास चाहिँ चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ खाना बनाउँदाखेरि चैँ नरिसाईकन पकाउनु अरे खाना रिसिँदै पकायो भनेदिखि चाहिँ अब खाने मान्छेमा पनि त्यही नराम्रो प्रभाव पर्छ भनेर भन्छ र खाना खाँदाखेरि यसरी खुट्टा लामो पसारेर नखानु अरे भन्छ खाना खाँदाखेरि हात यसरी टेकेर नखानु भनेर भन्छ खाना खाँदाखेरि बोल्दै नखानु भनेर भन्छ खाना खाँदाखेरि चाहिँ एक साइडबाट खानु अरे छेउबाट खानु अरे लथालिङगै पारेर नखानु भनेर भन्छ त्यो सब कुरो चाहिँ अब अन्धविश्वास जस्तो मलाई लाग्छ र खाना खानुभन्दा अगाडि चाहिँ सबैलाई यसरी ढोगेर बस्नु भनेर भन्छ त्यो एउटा अन्धविश्वास भयो होइन र खाना खाएपछि चाहिँ सबैजनाले खाइसकेपछि मात्रै उठ्नु भनेर भन्छ जो पहिला खायो ऊ पहिलाई नउठ्नु भनेर भन्छ टेबलमा बसी बसी सबैले साथमै खानु भनेर भन्छ त्यो चाहिँ एउटा सब अन्धविश्वास हो र खाना पकाइसकेपछि भात चाहिँ नचलाईकन चाहिँ नपस्किनु भनेर भन्छ अब त्यो सब कुरो चाहिँ अब संवाद सम्भावित छ अब अन्धविश्वासहरूमा चाहिँ मलाई चाहिँ अब त्यस्तो लाग्छ र खाना खानुभन्दा अगाडि नचलाईकन न नखानु सबैभन्दा ठुलोलाई पहिला पस्केर दिनु अन्त मात्रै अरूले पस्केर खानु त्यो सब कुराहरू भन्छ त्यो सब कुरा चाहिँ अन्धविश्वास हो मलाई लाग्छ